र यो पेट्रोलको दामहरू डिजेलको दामहरू बड्दाखेरि चाहिँ हामीलाई अब मान्छेलाई चाहिँ एकदमै असर चाहिँ पर्छै पर्छ किनभने कोहीबेला हाम्रोमा पहिला हामीले अब नभएको पनि साठी सत्तर रुपियाँमा हाल्थ्यो आहिले एक सौ चार रुपियाँ एक सौ पाँच रुपियाँ सात रुपियाँ आठ रुपियाँ हो त्यस्तो हुँदै जाँदैछ होइन कसै हाम्रो महिनामा दुई हजार रुपियाँ स्यालेरी हुन्छ अरे जस्ट इक्जाम्पल तर हामी त्यो दुई हजारकै तेल लाएर त्यो ड्युटी गर्न जानु पर्छ त्यो त हामीलाई असर पर्छै पर्छ नि अब होइन यो चाहिँ हामीलाई एकदमै महँगो भइराखेको छ यो पेट्रोल डिजेलको दामहरू चाहिँ है हामीलाई त असर पर्छै पर्छ यो चाहिँ अन्त फेरि यो पेट्रोल डिजेलले हाम्रो यो एकदमै वातावरणलाई चाहिँ एकदमै पोल्युसन् चाहिँ दिएकै हुन्छ है यसले असर चाहिँ पार्छै पार्छ हामीलाई चाहिँ